योगामा मेरो मनपसन्द आसनहरू चाहिँ हो ट्री पोस्चर भस्त्रिका अन्त हनुमान पोस्चर ट्री पोस्चरमा चाहिँ हामीले एउटा खुट्टामा उभिनुपर्छ अन्त आफ्नो हातलाई एउटा ट्रीको भाती खडा भएर स्ट्रेट उभिनुपर्छ होइन त्यसले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यसले चाहिँ हामी स्थिर बस्नुसक्छ क्या जब हामी उभिएर यो हात उपर गरेर आफू कन्सनट्रेट गर्छ नि त हामीले अन्त हाम्रोमा एम चाहिँ के हुन्छ कन्सनट्रेट गर्ने कारणले गर्दा चाहिँ हामी केही चिजहरू गर्दा चाहिँ हामीले आफ्नो दिमागलाई स्थिर गर्नु कन्सनट्रेट जस्तै कि त्यसले बहुत फाइदा पनि हुन्छ हामीलाई पढाइमा कन्सनट्रेट गर्नुमा हेल्प गर्छ त्यसले बहुत चिजमा हेल्प गर्छ क्या त्यो ट्री पोस्चरले त्यो कारणले चाहिँ मलाई त्यो बहुत बेनिफिसियल अन्त मलाई चाहिँ राम्रो लाग्यो किनकि म चाहिँ फोकस केही चिजमा गर्नुछ र म स्थिर बस्नुसक्दिनँ के त्यही कारणले जब मैले त्यो डिफिकल्ट हुन्छ होइन सुरु सुरुमा तर बादमा चाहिँ इजी भइहाल्छ यस्तो हात उपर गरेर पोस्चर पनि इजी छ बेसी डिफिकल्ट पनि छैन केही छैन सिर्फ एउटा हात एउटा खुट्टामा एउटा एउटा खुट्टामा एउटा खुट्टा एउटा खुट्टामा उभिनुपर्छ एउटा खुट्टा अप गरेर लाइक एक टाङ्मा खडा हुनुपर्छ होइन अन्त आफ्नो हात चाहिँ माथि हुन्छ दुईवटा हात यस्तो जोइन गरेर उभाउनुपर्छ त्यही बस त्यति नै हो अन्त सेकेन्ड पोस्चर चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो हनुमान पोस्चर त्यो पनि बहुत इजी छ बेसी केही यस्तो झमेला छैन त्यो चाहिँ एकदम इजी इजी स्टेप्सहरू हुन् क्या अन्त म त्यो इजी पनि लाग्यो प्लस मलाई अलिकति बेनिफिसियल पनि लाग्यो मेरो आफ्नो लाइफमा किनकि म चाहिँ पुरा युज गरि राख्छु नि त म गरिराख्छु मेन्ली तिनवटा चाहिँ अरू योगा म गरोस् नगरोस् यो तिनवटा चाहिँ मेन्ली मेरो डेली नै एड हुन्छ यो तिनवटा हनुमान पोस्चर भस्त्रिका अन्त यो ट्री पोस्चर ट्री पोस्चरको बारेमा मैले भनिहालेँ अन्त सेकेन्ड पोस्चर यो हनुमान पोस्चरमा अनि हनुमान पोस्चर चाहिँ किन भन्छ भन्दाखेरि यो चाहिँ सिमिलर टू हनुमान भगवान्को त्यो पर्वत हिल्लान्छ है सिमिलर त्यस्तै छ क्या यस्तो खुट्टा क्रस गरे पाहाड लाइक खुट्टा यस्तो खोल्नुपर्छ अन्त त्यही एउटा हात राइटमा एउटा हात लेफ्टमा यस्तो फैलाउनुपर्छ अनि त्यसले चाहिँ आस्ते आस्ते हामी एउटो खुट्टालाई चाहिँ बेन्ड गर्नुपर्छ त्यसरी चाहिँ पालैपालो त्यस्तो आफ्नो मर्जी तपाईँ कति मिनट गर्नुसक्छ फाइभ मिनट्स टेन मिनट्स आफ्नो मर्जीले गर्नुसक्यो भने चाहिँ राम्रो त्यसले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जोइन्ट्सहरू जोइन्ट्सहरू स्ट्रङ भएको जस्तो लाग्यो मलाई चाहिँ किनकि अब साँच्चै भनौँ भने अब म जस्ट बेसी एज पनि भएको छैन होइन तर मेरो जोइन्ट्स पेन हुने क्या त्यति सानै एजमै बुढीहरू जस्तै खुट्टाको ए हड्डी दुख्ने एकछिन बस्नु नसक्ने त्यस्तो अन्त मैले यो पोस्चर गर्थे होइन बेसी गर्थेन आफूलाई जति मैले सक्दो दिनमा त्यति गर्थेँ अन्त मलाई इजी पनि लाग्छ अन्त मलाई बेनिफिसियल पनि लाग्यो मलाई जोइन्ट्सको लागि मलाई दुख्नु कम्ती भएको जस्तो लाग्यो त्यसको बाद चाहिँ मलाई ए त्यो पोस्चर चाहिँ राम्रो भयो राम्रो रहेछ नि त डेली गर्नुपर्ने रहेछ जस्तो लागेर चाहिँ मैले गरेको अन्त मलाई रिलिफ पनि भयो मेरो पेनमा जोइन्ट्स पेनतिर अन्त मैले यो गर्नुथालेँ अन्त थर्ड चाहिँ मैले भनेँ भस्त्रिका जो चाहिँ हो ब्रिदिङ टेक्निक बहुत बहुत बहुत म चाहिँ यही सजेस्ट गर्छु कि लाइफमा लाइक सबैजनाले चाहिँ यो भस्त्रिका चाहिँ गर्नैपर्ने रहेछ किनकि हामीले अब यो कति हाम्रो अर्थ हाम्रो इन्भाइरोनमेन्ट कति क्लिचिङहरू भएको छ हामीले ब्याड ब्रिथ पोपुसन्सहरू इनहेल गर्छ यस्तो खालको कति टोक्सिन्सहरू आफ्नो बोडीभित्र लिन्छ सास लिँदाखेरि त्यसले चाहिँ प्युरिफाई गर्दा रहेछ भस्त्रिकाले त्यो चाहिँ मलाई बहुत बहुत बेनिफिसियल अन्त बहुत राम्रो पनि लाग्यो त्यो कारणले चाहिँ के गर्नुपर्छ सिम्पल छ केही गर्नुपर्दैन पलेँटी पलेँटी कसेर बस्नुपर्ने हो अन्त हामीले सास लामो सास लियो पहिला त्यो हेरि हेरि हुन्छ पहिला छोटो सास त्यसको बाद मिडियम त्यसको बाद लामो आफूले जति जति गर्दै गयो त्यति त्यति हुँदै जान्छ हो अन्त लाइक सानो सानो ब्रेथ्स हामीले कति लिनुसक्छ वान लाइक फाइभ मिनट्स सानो ब्रेथ लियो सानो नोनो सास तान्यो अन्त छोडो त्यसको बाद स्पिड पनि पहिला स्लो त्यसको बाद मिडियम स्पिड त्यसको बाद हाई स्पिड पहिला चाहिँ बिस्तारै सानो सास लियो छोड्यो सास लिनुपर्छ अन्त छोड्नुपर्छ केही छैन यसमा एफोट्स सिम्पल सास लिनु छोड्नु त्यो भयो मिडियम त्यो एउटा तपाईँहरू लाइक कतिपल्ट चालिसपल्ट यो यो सानो सास लिने गर्नु अन्त मिडियम सास लिनु तपाईँले सिक्सटी सिक्सटीपल्ट गर्नु बहुत राम्रो हुन्छ त्यसको बाद चाहिँ हुन्छ लामो सास लाइक लामो सास लियो फेरि एकछिन वान टू सेकेन्डको लागि पस गर्नुपर्छ फेरि आफू ब्रेथ छोड्नुपर्छ सास छोड्नुपर्छ त्यसर्थ फेरि सास लियो छोड्यो त्यो चाहिँ आफ्नो लङ्गसको लागि बहुत राम्रो रहेछ त्यसले चाहिँ हाम्रो इम्प्युरिटिस टोक्सिन्सहरू बाहिर निकाल्दा रहेछ अन्त हामीलाई जो चाहिँ बहुत इम्पोर्टेन्ट छ गर्नु यही किनकि हाम्रो इन्भाइनरोमेन्ट कि पोलुसन हामीले यति टोक्सिन्स नराम्रो सास लिन्छ थाह छ हामीलाई कि हाम्रो पोसुसन्स टोक्सिन्स पोलुसनले भर्ती छ त्यो कारणले चाहिँ यो भस्त्रिका जो सास लिनु अनि छोड्नु मलाइ चाहिँ बेस्ट हो अन्त म सबलाई सजेस्ट गर्छु कि योवाला गर्नु भनेर योगा यो तिनवटा चाहिँ मेरो फेभरेट योगास हो जो दिनमा म डेली गर्छु